अहिलेसम्मको सबैभन्दा प्रसिद्ध चित्रकार कलाकार लियोनार लियोनार्डो द भिन्सीको मनालिसा चित्रकलाबाट म धेरै प्रभावित भएको छु र मलाई मन्डला आर्ट एकदमै राम्रो लाग्छ म मन्डला आर्ट फर्ममा नै काम गर्ने गर्दछु मलाई ए त्यस कला क्षेत्रले अति नै प्रभावित पारेको छ म आफ्नो ध्यानको क्षेत्रमा ध्यान म कला क्षेत्र आफूलाई ए त्यस छ त्यस मन्डला आर्ट फर्मले गर्दा आफूलाई धेरै बुझ्ने धेरै जान्ने धेरै सिख्ने मैले मौकाहरू प्राप्त गरेको छु